मलाई पहिलादेखि नै सिलाइ बुनाइहरू एकदमै मनपर्ने एकदमै राम्रो लाग्थ्यो सिलाइ बुनाइ गर्नु एकदमै सिलाइ बुनाइ गर्दा चाहिँ म एकदमै खुसी लाग्थ्यो खुसी लागेर एकदमै इन्ट्रेस्टेड भएर गर्थेँ र त्यसरी नै आफ्नै लागि पनि अब ब्लाउजहरू सिलाएर लगाएको स्वेटरहरू बुनेको आफ्नो घरको परिवारको लागि पनि नानीहरूको लागि पनि स्वेटरहरू बुनेको मफ्लरहरू बुनेको त्यसरी अब अरूको लागि आफन्तहरूको लागि त्यस्तोको लागि धेरै स्वेटरहरू बुनेर बिक्रीहरू पनि गरेको धेरै स्वेटरहरू बुनेको बिक्री गरेर आफ्नो आर्थिक अवस्थालाई पनि मैले धेरै कभर गरेको थिएँ सिलाइ बुनाइ गरेर त्यसमा अब

र सिलाइ बुनाइ गर्दा अब घरमा पनि हामीले सिलाइ बुनाइको चिजबिजहरू राख्ने चलन थियो अहिलेभन्दा बेसी नै पहिला पहिला सिलाइ बुनाइहरू गर्ने चलन थियो धेरै चलन थियो स्कुलमा पनि धेरै सिकाउँथ्यो हामीलाई स्कुलमा पनि धेरै सिकाएको हो र पछि गएर यो चिजहरू अब नानीहरूको लागि घरमा धेरै काम लाग्यो नानीहरूलाई पनि आफैले बनाएर लाइदिनुसक्यो सक्दाखेरि अब आफूलाई खुसी लाग्यो धेरै खुसी लाग्दोरहेछ र किनेको भरमा मात्रै नभएर आफैले बनाएको आफ्नो डिजाइन लगाएर आफैले बनाएर लाइदिनु पाउँदाखेरि खुसी लाग्दोरहेछ आफैलाई पनि साथै आफन्तहरूलाई पनि गिफ्टहरू दिनु आफूले बनाएको चिजहरू जस्तै सिलाइ बुनाइहरू गरेर स्वेटरहरू मफ्लरहरू बुनेर आफन्तहरूलाई गिफ्ट दिनु पनि राम्रो लाग्यो राम्रो लाग्दोरहेछ राम्रो लाग्यो त्यो पनि गरिराखेको थियो हामीले जहिले पनि र फेब्रिक प्रिन्टहरू लुगाहरूतिर फेब्रिक प्रिन्ट प्रिन्टहरू गरेर आफै कलरहरू किनेर फेब्रिक प्रिन्टहरू गरेर धेरै आफ्नो घरमा पनि राख्दै आफन्तहरूलाई गिफ्ट पनि दिँदै धेरै बिक्रीहरू गरेर धेरै बिक्रीहरू गरेर आर्थिक घरको आर्थिक अवस्थामा पनि धेरै सहयोग पुऱ्याउनु सकेको यो सिलाइ बुनाइबट त्यसरी नै तानहरू बुनेर तान बुनेर झोलाहरू बनाएको मफ्लरहरू बनाएको धेरै झोलाहरू बिक्री गरेको अनुभवहरू अब अनुभव हाम्रो प्र्याक्टिकल हामीले गरेको कुराहरू हो र कटिङ् टेलरिङ्हरू पनि हामीले सिकेर गरेको त्यहाँ त्यस त्यस्तै प्रकारले चाहिँ अब यो सिलाइ बुनाइबाट चाहिँ धेरै धेरै घर सञ्चालनमा धेरै सहायता पनि पुऱ्याउनु सकेको र एकदमै राम्रो लागेको सिलाइ बुनाइहरू सिकेर हामीले धेरै कामहरू गर्नुसक्यौँ आफैलाई पनि राम्रो भयो अरूहरूलाई पनि राम्रो भयो र घरमा पनि सहायता भयो एकदमै मनपर्ने चिजहरू हो यो सिलाइ बुनाइहरू त्यसरी नै हामीले अरूलाई पनि सिकाउनु सक्यौँ धेरै धेरै हाम्रो भाइ बहिनीहरूलाई विशेष बहिनीहरूलाई धेरै धेरै फेब्रिक प्रिन्टहरू सि सिलाइहरू हामीले सिकाउनु सक्यौँ त्यो नै एकदमै खुसी ला लागेको कुराहरू हो यस्तै स्वेटरहरू बुन्नु सिकायौँ हामीले मफ्लरहरू बुन्नु सिकायो धेरै धेरै बहिनीहरूलाई सिकाएर उहाँहरूलाई पनि स्वनिर्भर हुनको लागि हामीले सहायता गर्नुसक्यौँ हामी आफै पनि स्वनिर्भर भयौँ भयौँ यो सिलाइ बुनाइ चाहिँ एकदमै मनपर्ने विषय हो